खेलकुदले स्वास्थ्य जीवन शैलीमा कसरी योगदान पुऱ्याउँछ भने खेलकुदमा धेरै नै यसले योगदान पुऱ्याउँछ किनभने कतिजना अहिले नानीहरू नराम्रो चिजहरू जस्तोमा लागिपरेदेखि उनीहरूलाई त्यहाँबाट आउनलाई जोगाएर राख्छन् उनीहरू आफै जोगिएर बस्छन् खेलकुदले गर्दा उनीहरू बिहान त्यो खेलकुदले गर्दा त्यो नराम्रो नशालु पदार्थदेखि उनीहरू टाढो बस्न चहान्छन् खेलकुदले धेरै आफ्नो हेल्थ परिवर्तन गराँउछ जसमा कि उनीहरू बिहान उठेर मर्निङ वल्क गर्छ कतिले जगिङ गरिरहेछ कतिले आफ्नो स्पोर्ट्स ब्याडमिन्टन जस्ता खेलहरू फुटबल बक्सिङ जस्ता यिनीहरूले आफ्नो हेल्थ कु बनाउनुको लागि उनीहरूले एउटा त्यसमा लागि परेका छन् र यसरी यिनीहरूलाई नशालु पदार्थदेखि यो खेलकुदले गर्दा यिनीहरूलाई धेरै टाढो राख्ने बनाँउछन् र यिनीहरू यी नानीहरूले कतिजनाहरूले अहिले यसरी नै आफ्नो हेल्थले ग हेल्थ बनाउनुको लागि यिनीहरूले कतिजनाले नशालु पदार्थहरू छोडेर आफ्नो हेल्थमा यसरी लागिरहेका छन् लु भयो